कालिम्पोङमा मनेरञ्जनका लागि हेर्न पाउने धेरै धेरै कुराहरू छ त्यसमा हाटबजार शनिवार शनिवार बुधवार हाटबजार लाग्छ है अहिले त बिहीवार पनि लाग्न थालेको छ बिहीबार लाग्दाखेरि त्यहाँनिर किसिम किसिमको अर्ग्यानिक सम अर्ग्यानिक अर्ग्यानिक फल फुल साग सब्जीहरू त्यसमा कोदो फापर कोदो फापर यस्तोहरू पनि हामीले देख्न लिएर जान सक्छौँ साथमा पार्कहरू छ थिएटरहरू छ पार्क थिएटरहरू छ मेला ग्राउन्डमा परेडहरू हुन्छ फिफ्टिन अगस्तैपिच्छे परेडहरू हुन्छ फुटबल छ फुटबल हुन्छ